किसानहरू चाहिँ आत्महत्या चाहिँ अब के कारणले गर्दाखेरि गर्छ भनेर भन्दाखेरि सुन सुनेको बारेमा अब कसै किसानहरूले अब बहुत बहुत बहुत लगाएको हुन्छ उयोहरू अब खेतीबाली लगाएको हुन्छ है कसै बेला पानी पर्दिँदैन सुकेर जान्छ हो कोसै बेला अब बेसि पानी पऱ्यो भने पनि बगाएर लाने अब तेस्तो हुन्छ कसैको त यो किराहरूले पनि बिगार्छ अरे भन् सुनेको होइन बिचाराहरू चाहिँ यस्तो टेन्सनले गर्दा चाहिँ उनीहरूले चाहिँ आत्महत्या गर्छ किन आत्महत्या गर्छ भने पुरा पुरा उनीहरूले चाहिँ अब लोन खोलेको हुन्छ होइन किसानहरूले लोन लिएको हुन्छ त्यो तिर्नु सक्दैन भनेर एउटा उनीहरूले आत्महत्या गरेको हो होला जस्तो लाग्छ हो पनि अन्त सरकारले चाहिँ यसमा चाहिँ अब कस्तो तरिकाले हेर्नुपर्छ भनेदेखिलाई चाहिँ अब सरकारले लोन दिइसकेपछि होइन एउटा अब खेतीबालीमा खेतीबालीको चाहिँ एउटा उनीहरूलाई चाहिँ इन्सुरेन्स टाइपको नै भनौँ न इन्सुरेन्सै गराएर है ग इन्सुरेन्स जस्तो उयो गराएर चाहिँ खेतीबाली बिग्रियो भने आधा मात्रै तिर्नु पर्ने खालके प्रबन्धहरू मिलाइदिनु पर्ने पर्छ जस्तो लाग्छ मलाई चाहिँ